मेरो सहर चाहिँ कालेबुङ हो र यो कालेबुङ चाहिँ मलाई धेरै मनपर्छ किनभने यहाँ हामीले धेरै कुराहरू पाउँछौँ र धेरै असल ठाउँहरू छ घुम्न जाँदाखेरि हामी आफ्नो परिवारहरूसित जानसक्छौँ साथीभाइहरूसँग जानसक्छौँ र यो यो सहरमा हामीले धेरै राम्रो कुराहरू पाउँछौँ है ठाउँहरू पनि धेरै राम्रो छ र यस कालेबुङमा चाहिँ खेलकुद हेर्न जाने ठाउँहरू पनि धेरै छ र राम्रा राम्रा छ र विभिन्न ठाउँहरूका मानिसहरू पनि यहाँ सहरमा खेल्न आउने गर्छन् र कालेबुङमा चाहिँ हामीले चाहिँ पार्कहरू पनि धेरै पाउँछौँ हामीले चिल्ड्रेन्स पार्कहरू छ है इन्डस्ट्रियल पार्कहरू छ हामीले यसमा घुम्नहरू जाँदाखेरि असल ठाउँहरू हामीले पाउँछौँ र कालेबुङमा हामीले धेरै पाउने ठाउँहरू चाहिँ हो क्याफेहरू छ क्याफेहरू धेरै धेरै छ र तपाईँले छेउछेउमा पनि धेरैहरू पाउन सक्नुहुन्छ र टाढामा जानुपर्यो भने रेस्टुरेन्टहरू पनि राम्रो राम्रो छ र क्याफेहरू चाहिँ तपाईँले पाउन सक्नुहुन्छ क्विनस क्याफे सिक्स्टी नाइन क्याफे एपिलोकहरू छ है र रेस्टुरेन्टको कुराहरू गर्नुपर्यो भने एउटा हाम्रो कालेबुङमा सोलफुल भन्ने छ जसमा चाहिँ हामीले हामीले भन्ने गर्छौँ है कोरियन फु कोरियन खानाहरू है यहाँ चाहिँ त्यहीहरू पाउने गर्छ जस्तै सुसिजहरू पाउँछ है कर्न डगहरू बर्गर पिज्जा यो सबैहरू पाउने गर्छौँ र यदि हामी यो कुराहरू मनपराउँछौँ भने त्यहाँ गएर हामी खान सक्छौँ है धेरै रमाइलो ठाउँ छ घुम्नहरू जाने पनि र यो रेस्टुरेन्टमा तपाईँले धेरै असल असल खानाहरू तपाईँले ट्राई गर्न सक्नुहुन्छ र यदि तपाईँहरूलाई नयाँ नयाँ कुराहरू ट्राई गर्नु छ भने कालेबुङमा हामीले धेरै कुराहरू नयाँ नयाँ हामीलाई एक्सपिरिएन्सहरू गर्नु छ भने हामीले पाउनसक्छौँ है र यो रेस्टुरेन्ट पनि धेरै राम्रो छ हामीले मुभीहरू हेर्ने ठाउँहरू पनि धेरै पाउने पाउँछौँ हामीले होटेल्सहरू धेरै धेरै छ है र यो कालेबुङबाट हामी अरू ठाउँहरूमा जाने गाडीहरू पनि धेरै पाउने गर्छौँ र यो कालेबुङ चाहिँ मलाई यही कारणले धेरै मनपर्छ